मेरो गाउँ चियाबारी भएको ठाउँमा छ वरिपरि चियाबारी छ बिचमा गाउँ छ अनि यो माथि डाँडाहरूबाट हेर्दा सुन्दर पनि देखिन्छ होइन हाम्रो गाउँमा विभिन्न जात वर्ग धर्मका मानिसहरू बसोबास गर्छन् यसर्थ आफ्नो आफ्नो धर्मका गिर्जा मन्दिर गुम्बाहरू छन् अनि त्यहाँ वरिपरि एउटा सानो गाउँमा वरिपरि यो सबै धर्मस्थलहरूले सुन्दर पनि देखिन्छ त्यसै त चियाबारीको सुन्दरताले घेरेको छ अनि दुर्बिन डाँडा भन्ने छ माथि त्यो दुर्बिन डाँडाबाट तल समतल सिलगडी भुटान सबै देख्न सकिन्छ हिमाल हेर्न सकिन्छ यसर्थ मेरो गाउँ पर्यटन स्थलको लागि एकदमै राम्रो ठाउँ हो